यसपालिको मनसुन सामान्य अरू सालभन्दा धेरै नै छिटो आरम्भ भयो जुन बर्खा झरीको जुन चाहिँ पानी पर्नु थाल्यो त्यो हाम्रो यहाँ दार्जिलिङमा जनवरीदेखि नै सुरु भयो प्रायः त जनवरीमा धेरै ठन्डा रहने गर्छ यसपाली जनवरीमा पनि लगभग हप्तादिन जस्तो पानी परेको थियो अनि फेब्रवरीमा धेरै गरम भ मार्चमा पनि धेरै गर्मी भ एप्रेलदेखिन् फेरि पानी पर्नु सुरु भयो र पानीको मात्रा भन्नु पर्दाखेरि दुनियाँको सबसे बेसी पानी पर्ने ठाउँ चेरापुन्जी अनि दोस्रो स्थानमा आउँछ हाम्रो दार्जिलिङ धेरै नै पानी पर्छ यहाँनेरि सालको बाह्र महिनामा लगभग यहाँ सात महिना आठ महिना पानी पर्ने गर्दछ कैलेकाहीँ त लगभग दसैँसम्म पनि पानी पर्ने गर्छ जुन टिकाको दिन हुन्छ दसैँको त्यस दिन पनि पानी परेर एकदमै खल्लो बनाइदिने गर्छ र यो पानीको प्रभाव मान्छेको जिन्दगीलाई धेरै नै असर पार्छ यहाँ मान्छेको रोजमर्राको जिन्दगी लुटी ल्याउँ भुटी खाउँ भन्ने जुन मान्छेहरू काम गरेर पैसा कमाएर ल्याउँछन् बेलुका खानुपर्ने हुन्छ त्यस्तो काम गर्ने मान्छेहरूलाई पानीले गर्दाखेरि काम गर्न दिँदैन जसका कारणले गर्दा उनीहरूको रोजीरोटीमा पनि असर पर्ने गर्दछ र यो मजदुर मात्रै नभएर धेरै अरू क्षेत्रमा पनि असर पारेको छ स्कुलका कतिवडा फङ्सनहरू गर्न पाइँदैन कति जगा नानीहरू घर टाढो भएर भिजेर स्कुल पुग्ने गर्छन् जसका कारण उनीहरू धेरै बिमारी पनि हुने गर्छन् र कति जग्गा पैह्रो जाने गर्छ कति जग्गा रुख ढल्छ कति जगा सडक अवरुद्ध हुन्छ बर्खाको कारणले गर्दाखेरि र यो बर्खा सामान्य हुनु त ठिकै छ तर सामान्यभन्दा पनि धेरै भएमा यसले धेरै नै क्षति पुऱ्याउने गर्दछ र यसले मेरो जीवनमा पनि धेरै असर पारेको छ म धेरै जग्गा काम गर्न जानु पाएन यो बर्खा बर्खाको कारणले गर्दाखेरि